दार्जिलिङ जिल्लामा लोकप्रिय केही सामान्य परम्परागत परिकार खानाहरूमध्ये हाम्रो सेलरोटी सिस्नो गुन्द्रुक ढिँडो जस्ता खानपानहरू हाम्रो संस्कृतिमा हामीले देख्न सक्छौँ अनि यो हाम्रो जिल्लाको संस्कृति र इतिहासलाई अझसम्म झल्काउँछ भनेर हामीले व्यक्त गर्दा हुन्छ किनभने हामी नेपालीहरूमध्ये हाम्रो बिहाबटुल भयो चाडपर्व है यस्तो बिहाबटुल मरौतिर हामीले यस सेलरोटीलाई अझैसम्म हामीले बनाएर है खाँदैआएको अनि यो हामीलाई पुर्खाले पुर्खाबाट हामीले यो सिक्दै आएको यो रीतिरिवाज हो अनि हामीले आउँदो दिनमा पनि यसरी नै बनाएर खाएर है हामीले बेच किन गर्ने हामीले यो रीति हामीले अझैसम्म जारी राहिराहेका राखिराखेका छौँ अनि यही फाल्टो खानाहरू खान मन लागे हामी यहाँ दार्जिलिङ जिल्लामा हामीले धेरै यस्तो रेस्टुरेन्टहरू अहिले जताततै हामीले पाउँछौँ अनि खान मन लागे हामी त्यहाँ गएर यी भोजनहरूको हामीले मनोरन्जन उठाउन सक्छौँ अनि गोर्खे थाली खान मन लागे हामी यहाँ दार्जिलिङका पेनाङ रेस्टुरेन्ट जुन चाहिँ चाहिँ वर्षौ अघिदेखि चलिआएको यो रेस्टुरेन्ट छ हामी त्यहाँ गएर यसको आनन्द अनि मनोरन्जन हामीले उठाउन सक्छौँ